हेलो हजुर हो त ए हजर प्रमुख व्यक्ति त अब थुप्रै छ खासै चाहिँ कसको विषयमा भन्नुपर्ने थियो होला जान्नु चाहेको थियो होला हजुर हजुर सुवास घिसिङ चाहिँ जिएनएलएफ गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष है र छयासीको टाइममा एकजना गोर्खाल्यान्डको आन्दोलन गर्ने व्यक्ति र छयासीको टाइममा ठुलो एजिटेसन गरेर महिनौ आन्दोलन गरेर गोर्खाल्यान्डको नारालाई बुलन्दमा पुराउने एकजना व्यक्ति हुनुहुन्थ्यो है र अहिले उहाँ त हुनुहुन्न उहाँ त खस्नुभयो र उहाँको छोरा मोहन घिसिङले उसको पार्टी जिएनएलएफ गोर्खा राष्टिय मुक्ति मोर्चा चलाउँदैछ र उहाँले किताबहरू पनि लेख्नु भएको थियो नेपाली किताबहरू जस्तै लुङखुम क्याम्प निलो चोली आदि थुप्रै छ उहाँको कतिवटा किताबहरू उपन्यासहरू लेखेका थिए विशेष त्यति नै हो सुवास घिसिङको है अगमसिँह गिरीको भन्नुपर्दा चाहिँ अगमसिँह गिरी चाहिँ एकजना नेपाली साहित्यका कवि हुनुहुन्थ्यो नेपाली जगतमा धेरै साहित्य क्षेत्रमा नाम कमाएका व्यक्ति हुनुहुन्छ उहाँले थुप्रै किताबहरू लेख्नु भएको छ र नेपाली भाषा साहित्यको लागि उहाँले धेरै योगदान दिने व्यक्ति हुनुहुन्छ अगमसिँह गिरी त्यसरी नै आरबी राई पहिला मार्क्सिस्ट मार्क्सवादी कम्युनिस्ट पार्टी गर्ने एकजना प्रख्यात व्यक्ति हुन् र उहाँले बादमा जातित्वको लडाइँको निम्ति कम्युनिस्ट सिपिआइएम छोडेर अर्को कम्युनिस्ट दल सुरु गरेर उहाँले आफ्नो पार्टी सिपिआरएम कम्युनिस्ट पार्टी अफ रेभ्युलुसन् अफ मार्क्सिस्ट सुरु गरेर उहाँले जातिको निम्ति आझैपनि आन्दोलन गर्नुहुँदैछ र उहाँले भाषाको लागि पनि धेरै कामहरू गर्नु भएको थियो उहाँ जति बेला जति बेला सांसद हुनुहुन्थ्यो लोकसभा सांसद त्यति बेला भाषालाई मान्यता दिलाउनुको निम्ति लागि धेरै कामहरू गर्नुभएको छ हुन्छ हुन्छ